मैले स्फोटिफाई वा एप्पल म्युजिक जस्ता सङ्गीत स्ट्रिमिङ सेवा प्रयोग कहिल्यै पनि गरेकी छैन किनभने मैले यस्को जरुरत पनि त्यस्तो सम्झेको छुइनँ तर यसले भौतिक सिडीहरू किन्न वा सङ्गीत अनलाइन डाउनलोड गर्न धेरै खर्चहरूको चाहिँ भुक्तान गर्दछ जस्तो कि स्फोटिफाई वा एप्पल म्युजिकहरूमा समयको बचत हुँदछ र मानी मानिसहरूले जसले पनि एकै समयमा घरमै बसेर वा सुतेर जे पनि हिँड्दै हिँड्दै पनि लेखेर आफूले मनपरेका गीतहरू डाउनलोड गर्न सक्छन् र त्यसको आनन्दहरू उठाउन सक्छन् र त्यसमा समयको बचत पनि हुँदछ भने कति महँगा महँगा सिडीहरू किन्न जसले नसक्ने हुन्छ उनीहरूले स्फोटिफाई वा एप्पल म्युजिकहरूबाट लाभहरू उठाउन सकिन्छ सक्दछन् र यसले समयको त बचत गर्ने नै छ तर नपाएका सिडीहरू नपाएका गीतहरू पनि यसले डाउनलोडहरू गर्न मद्दत गर्दछ